हाम्रो समुदायमा अझै पनि अभ्यासमा रहेका परम्परागत कृषिहरू जस्तै धानको खेतीहरू भयो यो पनि परम्परागत कृषि नै हो त्यसरी नै कोदो कोदो मकै र अन्त गुवा भयो सुपारी भयो यो पनि परम्परागत कृषि नै हो त्यस्तै गरी अब सागसब्जी फलफुलहरू सबै योहरू परम्परागत कृषिहरूबाट अहिलेसम्म लगाउँदै आएका छौँ